धेरै सानो छँदादेखिनै एउटा सपना थियो है म चाहिँ ठुलो भएर चाहिँ कलेजमा पढाउँने कलेजमा पढाउने र आफ्नो नामको अगाडि चाहिँ डक्टर ज्यास्मिन शर्मा बनाउने भनेर चाहिँ सोच्ने गर्थेँ है र त्यही सोचाइले चाहिँ म चाहिँ अन्डर ग्रेजुएसन सकिएर पोस्ट ग्रेजुएसन पनि गरेँ र अब चाहिँ लु है त नेट दिऊँ नेट दिएर चाहिँ पिएचडी गरौँ अन्त पिएचडी गरेर चाहिँ लु अब आफ्नो सपना चाहिँ पुरा गरौँ आफ्नो इच्छाको करियरमा लागौँ भनेर सोचेँ तर जहिलेतहिले भनेको जस्तो चाहिँ नहुँदो रहेछ है र अहिले चाहिँ म टिचर काम गरिरहेको छु र एउटा स्कुलमा पढाइरहेको छु तर पनि आफूले सोचेको भविष्य चाहिँ बनाउनु नै मन पर्दो रहेछ त्यही कारण आफ्नो भविष्यको लागि आफ्नो भविष्यको करियरको लागि आफ्नो इच्छाको कामको लागि चाहिँ म पढि पनि रहेको छु र पढ्दाखेरि चाहिँ भिन्न भिन्न इक्जामहरू पनि दिइरहेको छु र मलाई चाहिँ त्यो कलेजमा पढाउने एउटा प्रोफेसर हुने चाहिँ त्यो इच्छा छ अहिले पनि मनमा भइ चलिरहेको छ र त्यसलाई पुरा गर्नको लागि चाहिँ म चाहिँ जे पनि गर्न सक्दो रहेछु हो जस्तो भन्ने एउटा आफ्नो मनमा लागिरहेको छ है र त्यही करियरको लागि एउटा प्रोफेसर कलेजमा पढाउने टिचर हुनुको लागि चाहिँ म अहिले पनि पढिरहेको छु